हेलो म यता बाहिरबाट आएको कि ए दार्जिलिङमा घुम्नु भनेर आएको थिएँ कुन कुन साइडहरू राम्रो हुन्छ होला हौ घुम्नुको लागि ए ल ल ठिकै छ अन्त त्यही त अरू साइडहरू पनि मैले सोधेको थिएँ अलिक टाडो टाडो त्यो रक गार्डनहरू पनि मैले सुनेको थिएँ कि कस्तो के छ भनेर हजुर कतिवटा साइट कति जस्तो लाग्छ होला हाम्रो त्योहरू भनिदिनु भनिदिनु भएको भए हामीलाई राम्रो हुन्थ्यो हजुर ठिकै छ हामी हाम्रो फ्यामिली नै आउँदै छ कि हामी पर्सीको दिन चाहिँ आइपुग्छौँ हजुर रुमहरू पनि चाहिन्छ हो हजुर अनि पैसा चाहिँ कति लाग्छ होला हौ हाम्रो खर्च चाहिँ कति जस्तो हुन्छ होला ए टू थाउजन्ड जस्तो चाहिँ अब म्याक्सिमम हुन्छ है ए हजुर हजुर हजुर ए ठिकै छ अब पर्सी चाहिँ हामी आइपुग्छ सिलगढीमा आइपुग्छ अनि सिलगढीबाट हामी फोन गर्छु नि आइपुगेर तपाईँलाई दार्जिलिङमा आइपुगेर फोन गर्छु त्यतिबेला भेटेर कुरा गरौँ न एकपल्ट फेरि हुन्छ हुन्छ हुन्छ हजुर